भारतीय विज्ञानको एउटा प्रमुख मानिस श्री सुदर्शन तामाङ उनी रङ्ली रङ्लियट बस्नु हुनुहुन्थ्यो अनि उनले न्यानो मिट न्यानो पावरमा रिसर्च गर्नु भयो उनले हाम्रो भारतीय विज्ञानलाई धेरै अघि बढाउनु भयो यो रिसर्चले गर्दाखेरि अनि उनी सिक्किम युनिभर्सिटीमा पनि एउटा प्रोफेसर केमेस्ट्री प्रोफेसर हुनुहुन्थ्यो अनि यो भारतीय विज्ञान विज्ञानमा उनी एकदमै अमर हुनुहुन्छ किनभने उनी एकदमै ज्ञानी अनि हाम्रो विज्ञानलाई एकदमै अघि ल्याउनु भयो